हेलो ए म ए तपाईँ उयो के भन्छ कृतिको पेरेन्ट्स बोल्नुभएको हो ए म उसको स्कुलबाट उसको क्लास टिचर बोलेको कि अन्त तपाईँको नानी त अलिक स्कुलमा आएर बिसन्चो बिसन्चो भयो हो बिमार भइरहेको छ भमिटिङहरू गरेर अलिक हो कस्तो लालाकलुलुक खालके भइरहेको छ बिहान स्कुल आउँदा त राम्रै थियो होइन ऊ त एसेम्लीदेखि झोक्रेको जस्तो लाग्यो एकछिन म त हो त्यहाँदेखि एसेम्ली सकिएर क्लास गर्दा गर्दा उसले त क्लासमै भमिटहरू गरेर उसको त अलिक बिमार के भन्नु अब निक्कै बिमारी जस्तै लालाकलुलुक पो भइरहेको छ त अब ल्याउनु आउनुपऱ्यो नि त अन्त नानी अब त्यस्तो बिमार छ फेरि अब हामीले लगेर जानु पनि के भन्छ अब हाम्रो पनि त नानी अर्को क्लासहरू हुन्छ त्यतातिर जानुपऱ्यो होइन अन्त फेरि अब बाबुआमाले हेरेर लगेको जस्तो हुँदैन नि त आफ्नो नानीको चिन्ता बाबुआमालाई धेर हुन्छ होइन अन्त तपाईँ त उसको बाबा होला तपाईँ आ वाइफ चाहिँ कता हुनुहुन्छ अन्त ए हुन्छ उसो भए बिहान के केहरू त खाएन होला नि घरमा जस्तै जङ्क फुडहरू खान्छ नि बिहानै कतिले त नुडल्सहरू खाएर आउँछ त्यसले गर्दा पो हो कि ए त्यसो भए त अब तपाईँहरू ल्याउनु आउनुहोस् न ल तपाईँ अब अहिले के गर्नुहुँदैछ तपाईँ ए हुन्छ हुन्छ तपाईँ आउनुहोस् न कि अन्त अहिले अब ओआरएसहरू त दिइहाल्छौँ हो हाम्रो त्यहाँ अलिअलि त फर्स्ट एडमा हुन्छ त्यो ओआरएसहरू दिन्छु अन्त त्यो खुवाएर चाहिँ म नानीलाई रेस्ट गराइदिँदै गर्छु तपाईँ आएर एकपल्ट बा नानीहरूले त बाटोतिर के के किनेर खान्छ नि त त्यसले गर्दा पनि हो कि बासीहरू हुन्छ हो अन्त फुड पोइजनिङहरू हुनुसक्छ अन्त त्यसले गर्दाखेरि चाहिँ हरू किनेर खायो होला नानीहरूले अन्त बिसन्चो भयो अब एकपल्ट डक्टरलाई त देखाउनुपर्छ अन्त यसो जेनरल फिजिसियनकोमा लगेर देखाउनुहोस् न ल हुन्छ हुन्छ